हाम्रो कालिम्पोङमा जिल्ला हाम्रो कालिम्पोङ जिल्लामा मिडियाको धेरै हात रहेको छ होइन कतिवटा कुरा यहाँनिर के खायो कसो भयो कसो सबै जानकारी दिलाइ राखेको हुन्छ मिडिया नभएको नपुगेको जग्गा कहीँ पनि हुँदैन उनीहरूले आफ्नो एकदम कर्तव्य राम्रोसँग पालन गरिरहनु भएको छ हामीलाई कति कुरामा सचेत गराउँनु गराउँनु भइरहेको छ दिनभरिको जानकारी के के छ कसो कसो छ कहाँ के भयो सबै बताइराखेको छ होइन हाम्रो यहाँनिर जुन चाहिँ लोकल च्यानल भन्ने छ एकदम म मजाले नै सबै यहाँनिर जस्तो भन्नुपर्दा केटिभी हिल च्यानलहरू यहाँको हाम्रो लोकल च्यानलहरू उनीहरूले सबै जानकारी दिइराखेको हुन्छ त्यसै न्युज पेपरहरू छ हिमालय दर्पन सुनचरी होइन दैनिक सुनचरीहरू त्यस्तोहरू सबैले सबै न्युजहरू बताइराखेको हुन्छ र अहिलेको जमानामा मिडिया एक्टिभ हुनु मिडिया यसरी आउनु जरुरी पनि छ त्यही भएर त हामीले कुना कुना चेप चेपमा के कसो कान्ड घटनाहरू भइरहेको छ हामीले त्यो जानकारी लिन सक्छौँ सबै कुरा हामीलाई थाह भइरहेको हुन्छ